हेलो ए दिदी दुई ऊ के अरे पिकनिक जानुहुन्छ मुर्ती खोला हौ त्यहाँ मुर्ती खोला कि म त्यहाँ कहिले गएको छैन हामी मिलेर जाउन हौ होइन हौ अहिलेको उसमा के पकाएर खाइरहनु ड्राई नै लैजाउँ हो यसो चाउमिनहरू चाम्रेहरू घरमै बनाउँ हो अन्त एकदुईजना साथीहरू पनि बटुलौँ अन्त जाउन गाडी पनि कसको भन्नु कति पर्छ होला त्यो सबै बुझौँ न अँ त्यसै भनेकौ एकदुईजना साथीहरू पनि म पनि भन्छु कि तपाईँले पनि त्यहाँ तपाईँको साथीहरू एकदुईजना भन्नु अन्त हामी जाउन कति वर्ष भयो नगएको हो अँ देन अलिक न्यानो न्यानो लुगाहरू पनि बोक्नुपर्छ हुन्छ हुन्छ